अब म घर बस्छु त्यही हो कुखरा बाख्रा यसो हेर्छु म बुढी मान्छे अब केही गर् गर्नु सक्दिनँ अन्त कुखरा बाख्रा पाल्यो बस्यो अरू त केही छैन